अहिले फिलहाल त मैले अब कुनै कामहरू गरेको छुइनँ म त अब कलेजको विध्यार्थी हो र अब अब कोही बेला चाहिँ अब त्यही साथी साथी डिस्कसहरू पर्दा चाहिँ अब त्यस्तोहरू हुन्छ होइन त्यसमा चाहिँ अब कसरी चाहिँ अब उयो गर्नु भन्दाखेरि चाहिँ अब पहिला के कारणले भएको हो के कारणले डिस्कस परेको त्यो बिषय जान्नु चाहिँ एकदम यो छ अन्त चाहिँ त्यो बिषयलाई चाहिँ अब मजाले क्लियर गर्नुपर्छ र अब त्यो एकदम हातहरू लाउनु दिनु हुँदैन एकदम अब त्यस्तो अब निकै ठुलो झगडा भएको छ भने अब अब ठुल्ठुलो अथोरिटीहरूलाई बोलाएर ठुल्ठुलो अथोरिटी भन्दा पनि सर कलेजमा को हुन्छ प्रोफेसरहरू हुन्छ एचओडीहरू हुन्छ उनीहरूलाई बोलाएर चाहिँ अब उयो गर्ने अन्त नत्र चाहिँ अब त्यो सानो तिनो हो भने चाहिँ अब कलेजको स्टुडेन्टहरूले भित्र भित्रै उयो गर्दा पनि हुन्छ अन्त र अब त्यस्तो त्यस्तो परिस्थितिहरूलाई चाहिँ अब त्यसरी नै फेस गर्नु पर्छ र अब त्यो मेन कुरा भने चाहिँ अब त्यो किन कारण के कारण भएको हो त्यस्तोहरू चाहिँ एकदम उयो गर्नु पर्छ अन्त त्यसलाई चाहिँ केन्द्रबिन्दु बनाएर चाहिँ मजाले चाहिँ त्यसलाई क्लियर गर्नु पर्छ